रेडियो टेलिभिजन र छापाजस्ता सञ्चार माध्यममा नेपाली भाषाको प्रयोग एकदमै निम्न ढङ्गमा गरिएको मैले पाएको छु जतिसक्दो सत्तरी अस्सी प्रतिशतभन्दा अधिक हिन्दी भाषाकै शब्दहरूलाई हामीले टिपेर चलाएका छौँ प्रयोगमा ल्याएका छौँ त्यसले गर्दा पनि हाम्रो आफ्नो भाषाका विशेष शब्दहरूको प्रयोग भने हामीले गर्न सकिरहेका छैनौँ र आजभोलि विभिन्न पत्रपत्रिका टेलिभिजन इत्यादिका सम्पादकहरूले पनि मोनोपली मनपरी गरेर हिन्दी भाषा उर्दू भाषा फारसी भाषा जस्ता शब्दहरूको अनि विशेष गरी अङ्ग्रेजी भाषाका शब्दका शब्दहरू प्रयोग गरेको हुनाले गर्दा नेपाली भाषालाई उति प्राथमिकता दिएर टेलिभिजन आदिमा प्रयोग गरिएको मैले पाएको छुइनँ त्यसले गर्दा हाम्रो भाषाको प्रयोग कसरी गरिन्छ भन्ने विषयमा हामी सबैले मनन गरौँ भन्न चाहेँ